हाम्रो गाउँमा सिँचाइको सुबिस्ता त्यति नराम्रो छैन सब प्रायः पानीहरू आद्रताहरू जलवायुहरू प्रायः मिलेको जगा छ र हाम्रो त्यहाँको स्थिति त्यति नराम्रो खाले पनि छैन पानीहरूको धेरै नै व्यवस्था छ र हाम्रो सिँचाइको जगामा चाहिँ हामीले धान खेती गुवा धान अदुवा प्रायः सब कुराहरू नै हाम्रो जगातिर हुन्छ र हामीदेखि हाम्रो घरदेखि अलिकति माथि चाहिँ अलैँचीहरूको खेती पनि हुन्छ र हाम्रो जगामा मतलब तल तल मल अलिकति मुनिलो स्तरतिर धानहरू भए पनि माथि माथि चाहिँ हाम्रो अलैँची बारीहरू भएकोले गर्दाखेरि पानीको सिँचाइको व्यवस्था त्यति नराम्रो छैन हाम्रोतिर सिँचाइ व्यवस्था पनि एकदम राम्रो छ र हाम्रोतिर धान खेतीहरू पनि अदुवाहरू पनि अनि त्यहाँदेखि गुवाहरू पनि हाम्रो अब जगातिर लाग्नु लाग्छ अहिले अनि अहिले चाहिँ धेर थोर मात्रमा हाम्रोतिर गुवाको नै प्रायः खेती गरिन्छ र गुवामा धेर थोर कतिवटा अब त्यस्तो प्रब्लमहरू आएको छ गुवाहरूको बोटहरू मर्ने कतिवटा बिमारहरू आएको छ तर पनि अहिलेसम्म्म चाहिँ हाम्रो क्षेत्रमा गुवाहरूको लगा गुवाको जुन लगाएको जगाहरू छ त्यसमा एकदम राम्रो तरिकाले नै भएको छ र हामीलाई सायद कालिम्पोङतिरबाट एग्रिकल्चरको अफिसरहरू आएर पनि उहाँहरूले पनि हाम्रो जगामा बेला बेलामा उहाँहरूले भिजिट गर्नु हुन्छ र हाम्रोतिर एकदम बेसी मात्रमा चाहिँ धान खेती र गुवाको नै प्रायः हाम्रोतिर अब खेतीपाती हुन्छ र हाम्रोतिर सिँचाइ व्यवस्था पनि त्यति नराम्रो छैन